भाइ मेरो भोलि सिलगडी जानुपर्ने काम थियो मैले तिमीलाई हिजो नै भनेको थिएँ र सिलगडी म नौ बजे नै पुग्नुपर्ने छ किनभने एघार बजीको फ्लाइट छ र भाइ तिमी कति बेला आइपुग्ने आइपुग्छौँ यहाँनिर